हेलो सुन्दैछु भनन न्यू इयरमा जानुपर्छ नि है न्यू इयरमा पिकनिक अँ वाक्कै लागिसक्यो है

जग्गाहरू जग्गाहरू त सोचेको छुइनँ कि अस्ति उयो के अरे हाम्रो घरको उतापटिको त्यो दिदीहरू क्या जानुभएको थियो होइन उनीहरूको पनि अफिसबाटै अस्ति भन्दा नि अस्तिको पालि चाहिँ अहिले त्यहाँनिर जानुभएको थियो कि त्यहाँनिर राम्रो रहेछ भन्नुहुँदै थियो हो गएर आउनुभएको थियो मलाई नि जानु मन लागिराखेको थियो हो तर कम्ती मान्छे चाहिँ उयो हुँदैन रहेछ मजा आउँदैन अरे कि ठुलो ग्रुप रहेछ भने अब घुम्नु जानु राम्रो अब अफिसको त ठुलै भइहाल्छ ग्रुप होइन अन्त न्यू इयरतिर चाहिँ टाइम मिलाएर जाँदा हुन्छ त सल्लाह गरेर अँ त्यहाँ राम्रो अँ अँ घुम्ने जग्गा त राम्रो राम्रो छ अरे हौ त्यहाँनिर कि तर उयो पो लानुपर्ने रहेछ त बसमा जाँदाखेरि पनि हुन्छ अरे उनीहरू त ट्रेनमा गएको थियो फर्किँदाखेरि चाहिँ बसमा फर्किएको थियो हो अन्त हामीले पनि के पाराले मिलाउछ अब कतिजना हुन्छ मान्छेहरू भयो भने चाहिँ जाँदाखेरि हुन्छ हो फेरि कम्ती मान्छे त मजा आउँदैन नि त्यस्तो टाढो मेरो पनि एक दुई तिन दुई तिनजना साथीहरू त छ हो दसजना जस्तो भयो भनि त भइहाल्यो नि है उम् उम् उम् सबैजना जाउँ न खानाहरू उयो गर्नुपर्छ ट्रेनमै गएको राम्रो है मजा आउँछ नि ट्रेनमा चाहिँ है कति दिनको घरबाटै लगेर ट्रेनमा खाने त्यहाँनिर त अब खाना बिग्रिन्छ नि अहिले त हुनु त विन्टरको उयो न्यू इयरतिर जाडो त जाडो जाडो हुन्छ होला कि तरै पनि अब यहीँबाट लग्यो भनि त आठ घन्टाहरू लाग्छ होला ट्रेनमा हो अन्त त्यहाँनिर ट्रेनमा खानेहरू चाहिँ बोक्दाखेरि हुन्छ उम् त्यहीँतिर किनौँ त्यति बेला त उयोहरूको पनि छुट्टी हुन्छ होला निभीहरूको पनि निभीहरूलाई पनि लैजाउँ न उम् जाउँ न सबैजना साह्रै ठुलो ठुलोहरूलाई चाहिँ लानुहुँदैन फेरि पारै मिल्दैन हो यहाँ आफ्नो आफ्नो एजग्रुपहरूको मिल्नेहरू चाहिँ त्यस्तो गरौँ न ल मेरो पनि एकदुईजना साथीहरू छ हो मिलाएर जाउँ न अन्त सालमा एकपल्ट त हो है उम् टिकटहरू पनि बुक गर्नुपऱ्यो हो म तिमीलाई छिटै उयो गरौ न है जति छिटो टिकट बुकिङ गऱ्यो त्यति राम्रो नि त है उम् ल ल ल ल म भन्छु नि ल कन्फर्म गरेर खोज्छु म पनि यहाँ एकदुईजना हो अहिले अरूहरूलाई पनि भनिदिन्छु तिमीले नि खोज न मिलाउ न ल अफिसकोहरूलाई भनौ सबैलाई ल ल ल ल ल बाई ए ल बाई